फुलबारी मेरो छत छैन हाम्रो टिनको छाना छ भुइँमा रोप्छौँ रोडको छेउमा घर छ धेरै जग्गा छैन फुलमा उताबाट धुलो पुरा उडेर पनि लाग्छ फुल हाम्रो बेसी धेरै बारी छैन कम्ती रोप्छौँ तर सयपत्री मखमली जिरेनियमहरू छ अब उयो लालुपातेहरू छ अरू अरू सिनेरी फुलहरू पनि छ त्यो फुल हामीलाई पूजा गर्दा चाहिन्छ दसैँ तिहारमा चाहिन्छ सयपत्री फुल धेरै राम्रो फुल्छ अब दसैँ तिहारमा भन्दाखेरि तिहारमा सबै भाइहरूलाई लगाउँछन् दाजुभाइलाई पूजा गर्छौँ लक्ष्मी पुज्छौँ अनि दसैँमा पनि फुल चाहिन्छ हामीलाई टिका लगाउँदाखेरि फुलले पर्सिन्छौँ फुल धेरै राम्रो लाग्छ हाम्रो घर टिनको छाना छ छैन छत तर रोडको छेउमा घर छ रोडको छेउमै हामीले फुल बगैँचा बनाएको छौँ त्यहीँ फुल रोप्छौँ स्याहार्छौँ सबै किसिमको फुल छ हाम्रो त्यसमै अब फुल सकिएपछि हामी सब्जी पनि लगाउँछौँ सब्जीहरू पनि सागहरू पनि लगाउँछौँ के के अरू थोक पनि लगाउँछौँ धनियाँ छर्छौँ फर्सी सिमी सबै रोप्छौँ सागमा कुखुराको मासुसँग मिसाएर खान मिठो हुन्छ साग धेरै रोप्छौँ अन्त धनियाँ पनि जुनै तरकारीमा पनि हाल्दाखेरि मिठो हुन्छ राम्रो हुन्छ सेन्ट आउँछ धनियाँ पनि छर्छौँ हामी सिमी रोप्छौँ सब्जी खानु हुन्छ मिठो हुन्छ सिमीको सब्जी आफूले लगाएको मलको फर्सी रोप्छौँ फर्सी पनि गट्टाहरू फल्छ खान्छौँ अनि त्यो मुन्टा पनि खान्छौँ त्यसको सबै थोक काम लाग्छ अन्त त्यो सागहरू पनि अब त्यही हो मासुमा मिलाएर खायो सागपातहरू हरियो परियो हिउँदोभरि खाइन्छ राम्रो लाग्छ